आजका सङ्गीत रियालिटी सो जस्तै इन्डियन आइडलमा जस्तै नेपाल आइडलमा अनि थुप्रो थुप्रो च्यानलबाट यो आइडल कति निस्केको छ त्यो देखेर हाम्रो नानीहरू कतिजना यसरी सिङ्गिङमा यसरी गाउनु भएकोमा गाउनु भएको देखेर अति खुसी नै लाग्यो अनि यो त अब वहाँले अब पहिलाको जमानामा यस्तो खालको कुनै एउटा रियालिटी सोहरू केही थिएन र अहिलेको नानीहरू हुनु भने निकै एउटा भाग्यमानी भनौँ होला किन गुरुहरू पनि त्यस्तै पाउँछ अहिले त जे गरे पनि भयो गुरुहरू पाइ हाल पाइहाल्छ र गुरुले सिकाइदिङहाल्छ र अनि गुरुको मार्फतै वहाँहरूले सङ्गीत सिकेर राम्रो हुनुहुन्छ र अनि वहाँहरू फर्स्ट सेकेन्ड पनि हामीले देखिरहेको छु र अझ यो रियालिटी सोमा अझै अझै हाम्रो यहाँको पाहाडको र अझै अझै कतिजना गइरहेका छन् गाइरहेका छन् कतिजनाले त्यहाँनिर पार्टिसिपेट पनि गरिरहेका छन् र कतिजनाले अब त्यहाँ फेल पनि भएर फर्किनु भयो र पनि तर वहाँको त्यो जुन चाहिँ एउटा आफ्नो एउया हिम्मत जुन चाहिँ एउटा हौसला छ त्यो कुनै हारेको छैन जस्तो पनि मलाई लाग्छ किनकि हामीले पाहाडबाट पनि थुप्रो थुप्रो यसरी गएको छ अरे कोही सारेगमपमा गएको छ अरे भन्ने त हामीले सुन्दैछौँ हुनु त अब त्यसरी गएर पनि अब हामी या कतिजना सक्किमकै नानीहरू पनि रियालिटी सोमा फर्स्ट भएर आएर यहाँनिर कति वहाँलाई सम्मान पनि दिएको छौ जस्तै अब यहाँनिर हामीले यहाँ हाम्रो गायन क्षेत्रमा अरू कतिजना बस्ती बस्तीका जो खोँच ठाउँबाट पनि उहाँहरू पुगेर पनि उहाँहरूले अहिले राम्रोसँग

सौभाग्य भएर पनि उहाँले एउटा राम्रो प्रस्तुत गरेर उहाँको जुन चाहिँ उहाँकोहरूलाई मन जितेर जुन चाहिँ उहाँहरूले एउटा उहाँले एउटा जुन चाहिँ एउटा के भने हौसला पाइरहेको छन् र त्यस्तो हौसला पाएको चाहिँ एकदम अति नै खुसी पनि लाग्यो र अझ अझ यस्तै अब कतिवटा कतिवटा रियालिटी सोहरू अझै निक्ल्यो भने अझै कतिजनाले अझ मौका पाउँछ होला भन्ने हैट मैले पाउँछ होला भने सायद हामी हामीले अझै आशा गरेको छौँ र सायद धेरै रियालिटी सोबाट नै अब कतजनाको आफ्नो जीविका पनि चलाइरहेका छ जो कति कतिजना फर्स्ट सेकेन्ड हुनेहरूले र अझै यस्तै नै कतिवटा राम्रो र अझै हुने र जान्छ होला भन्ने त्यस्तै अब यहाँ सोचेको छु